मैले चाहिँ स्कुल पढ्दाखेरि पहिला कति क्लास भन्दा सिक्स सेभेनमा स्कुल पढ्दाखेरि चाहिँ मलाई टिचर्सले चाहिँ म्याफ बनाउनु भनेर दिनु भएको थियो त्यो म्याफ बनाउँदा चाहिँ मलाई पहिला पहिला चाहिँ एकदम साह्रो पर्यो तर मैले बनाउनु कोसिस गरेँ गर्दा गर्दा बल्ल बल्ल बल्ल बल्ल मलाई त्यो म्याफ बनाउनु आयो त्यो म्याफ बनाउनु आयो र मैले मजाले दिन डेली प्र्याक्टिस दिन डेली प्र्याक्टिस गरेँ र प्र्यक्टिस गर्दा गर्दै चाहिँ मलाई मजाले बनाउने भए म र त्यो म्याफ बनाउनु बनाउनु निकै मुस्किलै थियो पहिला पहिला तर त्यहाँबाट डेली डेली बनाउँदा चाहिँ एकदम अब डेली प्र्याक्टिस भयो आज भन्दा भोलि अलिक राम्रो भयो भोलि भन्दा पर्सि एकदम प्र्याक्टिस हुँदाखेरि एकदम राम्रो भयो अन्त मैले बनाइसके पछि चाहिँ अनुभव चाहिँ के भयो भन्दा मैले त्यो म्याफ बनाएको दिनको अनुभव चाहिँ मलाई अब त्यो जगाहरू ठिक कुन कुन जग्गा कहाँ कहाँ छ भन्ने अनुभव पनि भयो र अब मजाले एउटा जुनै पनि आर्ट्स गरेर प्र्याक्टिस मजाले गरे भने अब राम्रो हुँदो रहेछ र अनुभवहरू दिन दिनै बनाउँदै जाँदा धेरैवटा कुराको अनुभव पनि हुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो फर्स्टमा चाहिँ एकदम मुस्किल परेको थियो त्यो बनाउनु तर डेली प्र्याक्टिस गर्दै जाँदा चाहिँ राम्रो बनाउनु सक्ने भएँ र त्योबाट मैले अनुभव पनि एउ एउटा इम्पोर्टेन्ट एउटा कुरा चाहिँ के थियो भन्दा त्यही जगा कहाँ छ भन्ने कुराको चाहिँ मलाई अनुभव भयो र मैले त्यहीँबाट त्यही म्याफबाट नै मलाई निकैवटा कुराको अनुभव भयो र मलाई हेल्प पनि पाएँ यो जगा यहाँ छ त्यो जगा त्यहाँ छ भनेर मेरो माइन्डमा पनि सेट भयो र मेरो यही अनुभवहरू त्यति नै भयो